म अँ म नि अलिकति यहाँ के अरे यो टय ट्रेनले दार्जिलिङ घुर्नेको अलिकति मलाई केही ऊ त्यो कस्तो तपाईँहरूकोमा कस्तो छ के छ सुविस्ता मलाई केही थाहा छैन कुन टाइम कहाँबाट जान्छ त्यो अलिकति जानकारी लिनुथियो हजुर हजुर हजुर हजुर अँ हजुर हजुर त्यो केटाकेटी केटीकेटीहरूलाई पनि लिएर जानु छ त अलिकति ते त्यही भएर तिनीहरूलाई त अँ नानीहरू अलिकति हजुर हजुर त्यसैको लागि अलिकति नानीको लागि हजुर यो त्यही त के के बार पाउँछ यो कुन टाइम पाउँछ त्यहीअनुसार अनि त हामीहरू डिसाइड गर्छौँ अँ जक्सनदेखि हजुर अच्छा अच्छा टिकेट पनि त्यही जक्सनमै काट्नुपर्छ हामीहरू टिकेटहरू पनि अच्छा अच्छा अच्छा अच्छा ल ल ल अच्छा अच्छा

अच्छा अच्छा अच्छा अच्छा अँ हामीहरू तिनजना हजुर तिनजना स सानो नानीको नि लिन्छ नानी यस्तै चार चार पाँच सालको अच्छा अच्छा अच्छा अच्छा अँ हैन हैन तिनजना ठुला मान्छे तिनजना ठुला मान्छे एउटा एउटा नानी सानो हजुर अँ भन्नु अच्छा अच्छा ठिकै छ अच्छा अच्छा ठिकै छ त्यसोभए राम्रो भयो अच्छा अँ

जानु चाहिँ लास्ट लास्ट स्टेसन चाहिँ घुमसम्म नै हो अच्छा अच्छा ल ल ल हुन्छ त हुन्छ अनलाइन गर्दा भइहाल्यो नि हैन ल ल ल ल हुन्छ हवस् ल